म स्मार्ट फोनहरू चलाउँछु इन्टरनेटहरू चलाउन सक्छु अनलाइन टिकटहरू बुक गर्छु होटेल पनि बुक गर्नु सक्छु के केको वेबसाइटहरू खोल्न सक्छु फोन पे पेटिएम गुगल पे एयरटेल पेमेन्ट सबै चलाउँछु अनलाइन जति काम हुन्छ इन्टरनेट क्याफे सबै म चलाउन सक्छु